हाम्रोतिर त स्विमिङ पुल हुँदैन हो पौडी खेल्नुमा अनि पौडी खेल्न त पुरा मलाई मनपर्छ हो अनि खोला बेसी जस्तो खोलामै जान्छौँ खोलामात्रै हुन्छ हाम्रो जग्गातिर अनि म पुरा पौडी खेल्न मनपर्छ अनि ठुलठुलो नदी ठुलठुलो कुवातिर गहिरो कुवातिर त म सक्दिन अनि हल्काहल्का कुवातिर चाहिँ म पौडी खेल्छु हो

घोप्टो घोप्टो पौडी खेल्दाखेरि चाहिँ छिटो निस्किनुपर्छ कनभने नाकहरू सास फेर्नु अलिक गाह्रो हुन्छ र छिटो निस्किहाल्छु अनि उत्ताने खेल्दाखेरि चाहिँ बगाएको जस्तै हुन्छ मजा आउँछ हो अनि हाम्रोतिर त अरू पनि खेलेको हेर्छु अनि म पनि खेल्छु है मजा लाग्छ पौडी खेल्नु गरम महिनामा झन् मजा लाग्छ घरि घरि खोला दगुर्नु मनपर्छ घरि घरि पौडी खेल्नु मनपर्छ र घरिघरि खोला जान्छौँ अनि घरिघरि पौडी खोल्छौँ अनि गरम महिनामा झन् मजा आउँछ पौडी खेल्दाखेरि अनि पाँच मिनट दस मिनेट जस्तो हामी कुवामै हुन्छौँ पौडी खेल्दाखेरि सबै

सबैजना कुवामा पस्दाखेरि मलाई पनि पस्नु मनपर्छ खोलामा खोलाभित्र पौडी खेल्नु चाहिँ एकदमै मज्जा लाग्छ